अँ मलाई चाहिँ नयाँ नयाँ जग्गाहरू जानु होइन नयाँ नयाँ चिजहरू खानु विशेष गरेर होइन त्यो देख्दा चाहिँ मलाई पुरा खुसी लाग्छ घुम्नु जानु स्पेसली किनभने चाहिँ घुम्नु जाँदाखेरि चाहिँ नयाँ नयाँ जग्गाहरू देख्छ एक्सप्लोर गर्नु पाउँछ उनीहरूको त्यो दे रिड दे लिभ्ड उनीहरू बस्नुदेखि लिएर सबै नयाँ नयाँ त्यही भएर नयाँ जग्गामा जाँदाखेरि चाहिँ पुरा खुसी लाग्छ अन्त मलाई स्टोरी बुकहरू पढ्नु होइन लभ स्टोरी बुकहरू पढ्नु खुसी लाग्छ अन्त गीतहरू सुन्नुमा खुसी लाग्छ खानु हो खुसी लाग्छ अन्त साथीभाइसँग घुम्नु राम्रो लाग्छ अब खुसी लाग्छ